हाम्रो गाउँको एकदमै नजिककै क्षेत्रमा एउटा ठुलो घुम्ने जग्गा छ होइन जहाँ चाहिँ एकदमै दामी भ्यूहरू देखिन्छ एकदमै हिमालहरूको दामी दामीहरू भ्युसहरू देखिन्छ होइन त्यहाँ त्यहाँ चाहिँ हामी एकदम छुट्टिमा चाहिँ जान जान रुचाउँछौ होइन किनभन्दाखेरि खेरि चाहिँ एकदमै दामी भ्यूहरू देख्छौँ एकदमै हामी त्यहाँ गएर समय बिताउने गर्छौँ एक अर्का नानीहरू लिएर एक अर्का छिमेकीहरूसँग गएर एकदमै राम्रोसँगले हामीले समय बिताउछौँ